लवन सर हजुर मैले त्यो जुन चाहिँ तपाईँसित कुरा गरेको थिएँ नि कुन चाहिँ साइटबाट चाहिँ चिजहरू मगाउँदाखेरि ठिक हुन्छ भनेर मैले एउटा अनलाइन सपिङ साइट अमाजोनबाट चाहिँ एउटा ब्याग मगाएको थिएँ कि अन्त त्यो ब्याग चाहिँ कस्तो भनेदेखि हेर्दाखेरि एकदमै राम्रो त्यसमा हेर्दा एकदमै राम्रो र मलाई डाउट थियो त्यो खालको ब्याग आइपुग्छ कि आइपुग्दैन एकदमै कम्ती दाममा र मैले त्यो खालको ब्याग चाहिँ यहाँनिर मार्केटमा हेर्दाखेरि चाहिँ प्रायः प्रायः एकदमै त्यसको डबल टेबल ट्रिपल कस्टमा देखेको थिएँ र त्यसले गर्दाखेरि चाहिँ मैले अमाजनबाट मगाइहेरेको थिएँ हो कि होइन यही दाममा त पाउला के त यो भनेर तर आज सामान आइपुग्यो एकदमै राम्रो जस्तो देखिएको छ त्यस्तो नै जस्तो त्यहाँनिर उनीहरूले एडभर्टाइजमा देखाएको थियो त्यस्तो नै अनि जुन कलरमा हेरेको थियो त्यही नै अनि कुनै प्रकारको डिफेक्टिभ पनि छैन अनि मैले हेरेँ त्यहाँनिर केही प्रकारको घटिया सामानहरू केही प्रकारको घटिया लुगाहरू प्रयोग गरेको छ कि त्यहाँनिर ब्यागको लुगा बाहिरबाट हेर्दाखेरि मात्रै राम्रो देखिएको हो कि भन्ने तर एकदमै अमाजोनले चाहिँ के गर्दो रहेछ भनेदेखि त्यहाँनिर सेलेक्टिभ प्रोडक्टहरू नै दिँदोरहेछ त्यसरी कस्टमरलाई झुक्काउने काम चाहिँ गर्दैन रहेछ र मलाई चाहिँ एकदमै राम्रो लाग्यो अब त्यो ब्याग चाहिँ कस्तो खालको भनेदेखि त्यहाँनिर त्यो ल्यापटप पनि हाल्न मिल्ने अनि साथ साथमा तिनवटा कम्पार्टमेन्ट भएको र एउटा कम्पार्टमेन्टमा हामीले लुगा सुगा पनि हाल्नु सक्छौँ अर्को कम्पार्टमेन्टमा किताबहरू पनि हाल्न सकिने त्यो खालको एकदमै मज्जाको लाग्यो र त्यही भएर चाहिँ मैले मगाएको थिएँ र मलाई डाउट थियो अब त्यस्तै त आउँदैन होला यति कम्ती दाममा तिन सय पचास रुपियाँ मात्रै मार्केटमा चाहिँ त्यसको दाम चाहिँ प्रायः प्रायः झन्डै नौ सय हजार त्योभन्दाखेरि पनि बेसी देखेको थिएँ मैले सिमिलर प्रोडक्टहरू त्यही त होइन तर सिमिलर प्रोडक्टहरू र मैले हेरेँ साइज पनि त्यही छ क्वान्टिटी जुन चाहिँ उनीहरूले यति क्वान्टिटीको भनेर दिएको थियो यति केजीको त्यही अनुसारको छ र कुनै प्रकारको त्यो एडभर्टाइजमा भए भएको अनलाइन सपिङ साइटमा भएको भन्दाखेरि कुनै डिफरेन्स छैन र त्यसले गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्यो र तपाईँले पनि त्यहीबाट गर्नु भयो भनेदेखि चाहिँ तपाईँलाई एकदमै भरोसामन्द हुन्छ यहाँनिर कुनै प्रकारको त्यो छलकपट धोकाबाजहरू छैन र पछि गएर तपाईँले फर्काउनु पर्ने रिग्रेट पनि हुँदैन र राम्रो पनि छ किनभने त्यहाँनिर त्यो जुन चाहिँ डेलिभेरी चार्जहरू दिन्छ त्यो चार्ज दिएर पनि यहाँनिर भन्दाखेरि प्रायः प्रायः आधाभन्दा कम दाममा त्यो पाउँदैछ र अर्को कुरा चाहिँ के हो भनेदेखि बजार गएर छानिरहनु परेन त्यही नै हो सुविधा अनलाइन सपिङको सुविधा त्यही हो र यो जुन चाहिँ मैले पाएँ यसमा चाहिँ एकदमै म सेटिस्फाइड र तपाईँलाई पनि सजेस्ट गर्छु तपाईँले पनि एकदमै अमाजोनको प्रडक्टहरू हेर्नोस् र राम्रोसित छान्नोस् र अनलाइन तपाईँले सपिङ गर्नुहोस् तपाईँलाई कुनै प्रकारको धोका हुँदैन कुनै प्रकारको रिग्रेट हुँदैन